म आफ्नो विरुवाहरूको लागि उन्नत र स्वास्थ्य बनाउनको लागि चाहिँ प्रायः म आफैलाई पनि धेरैवटा कुराहरू थाहा छ कि यो अहिले वर्षाको समय हो यो समयमा कुनै पनि बिरुवाहरू आसानीसँग रोप्न सकिन्छ हुर्काउन सकिन्छ हिउँदको समय पानी नहुने सिजनमा समयमा हामीले त्यत्ति राम्रो गर्नु सकिँदैन यही समयमा हामीले धेरैभन्दा धेरै बिरुवाहरूलाई राम्रो प्रकारले रोप्न साथै स्वास्थ्य गर्नको लागि आफ्नै घरको मलहरू इस्तेमाल गरेर आफ्नै घरमा बनाएको कम्पोस्ट मलको इस्तेमाल गरेर राम्रो प्रकारले बनाउन सकिन्छ साथै हाम्रै घर नजिकैमा एकजना भाइ जो कि नर्सरीमा धेरै सालदेखि काम गर्दै आएको उन उसले उहाँले पनि के कसरी गर्नुपर्छ कुन समयमा कुन चाहिँ कम्पोस्ट मलको यो इस्तेमाल गर्नु कहिले लगाउनु त्यो सबै उसले पनि सिकिबस्छ साथै म आफै पनि बेला बेलामा आफ्नो बिरुवाहरूलाई कहिले के गर्नुपर्छ त्यो सबै नै थाहा भएको हुनाले आफै पनि भरसक्दो कोसिस गरेर आफ्नो बिरुवालाई उन्नत अनि स्वास्थ्य बनाउने कोसिस गर्दछु